मैले भोकल फेडिङ वा घाँटी बसेकोलाई कसरी सम्हाल्छु भन्दा घाँटी बस्छ बस्ने धेरै कारणहरू छन् र ती कारणहरूमध्ये अमिलो कुरा चिसो कुरा खानाले हामीलाई यस किसिमको असुविधा हुन्छ र ए यस्तो हुँदा हामीले के गर्नुपर्छ भने अमिलो कुरा चिसो कुरालाई हामीले बहिष्कृत त गर्नुपर्छ र त्यो उ गरेर हामीले तातो पानीको सेवन गर्नुपर्छ यसो हुँदा हाम्रो घाँटी ठिक हुन्छ अनि आफ्नो स्वरलाई जोगाउन म कुन प्रविधि अप्नाउँछु भन्दा प्रायः मात्रामा तातो पानी खाएर आफ्नो स्वरलाई आफ्नो घाँटीलाई एकदम राम्रो बनाउँछु र साथै आफ्नो स्वरलाई अझ तिख्खर र राम्रो बनाउन साधना अथवा अहिले अनलाइन जुन चाहिँ गुगल प्ले स्टोरमा पनि तानपुरा भन्ने एप पाइन्छ ती कुराले पनि आफ्नो स्वरलाई जोगाउन आफ्नो स्वरलाई नियन्त्रण राख्न त्यो एपले हामीलाई धेरै नै मद्दत पुर्याएको हुन्छ र त्यो त्यो कुरा नै म अप्नाउँछु